साँपले ठुँगेकोमा चाहिँ हामीले चाहिँ अब गाउँघरमा चाहिँ पहिला त्यो ठुँगेकोदेखि अलिकति माथ्लोपट्टि कुनै पनि किसिमको कपडाले बाँधेर त्यसमा फुत्काको महहरू हालेर तर पनि जाती भएन भनेदेखिलाई चाहिँ हामी हस्पिटल जाने गर्छौँ र किराले टोकेकोमा चाहिँ धेरै प्रकारका झारजङ्गलहरू हुन्छन् त्यो झारजङ्गलहरू हालेर हामी निको हुने प्रयास गर्छौँ र त्यसबाट बाँच्नका लागि हामी आफ्नो घर आँगनमा जङ्गल झारजङ्गलहरू पलाउन दिनुहुँदैन हामी आफ्नो घर आँगनमा सफाइ राख्नुपर्छ र त्यसबाट बाँच्नको लागि हामी घर घरहरूमा हामी लहसुन मट्टितेलहरू छर्किने गर्छौँ र त्यसबाट बाँच्नका लागि हामी मट्टितेलहरू हालेर हाम्रो घर वरिपरि हामीले झारजङ्गलहरू पलाउन दिनुहुँदैन र साफसफाइ राख्नुपर्छ